दार्जिलिङ जिल्लामा मुख्य उद्योग र आर्थिक स्रोतहरू मध्येमा चाहिँ यो कमानबारी कमानहरूमा हिँड्ने कमानहरूमा काम गर्ने चाहिँ दार्जिलिङ जिल्लाको मुख्य उद्योग भन्नु पर्ला कमानबारीमा काम गरेर चियापत्ती टिपेर आफ्नो घर परिवारलाई सम्हाल्ने प्रायः जस्ता दार्जिलिङका आमा केटीहरूपट्टि केटी मान्छेहरू चियाबारीमा काम गरेर आफ्नो परिवारलाई सहयोग गर्ने गर्छन् अनि यता केटा केटाहरू बाउपट्टि मानिसहरू चाहिँ घरमै घरको कामहरू घर बेर घरबारहरू बनाउने मिस्त्री कामहरू गर्ने गर्छन् अनि जिल्लामा कुनै कम्पनी कारखानाहरू भन्नु पर्दा चाहिँ मुख्य कारखानाहरू चाहिँ चियापत्तीको नै दार्जीलिङमा चियापत्ती चियापत्तीको फ्याक्ट्रीहरू छन् चियापत्ती चियाबगानहरू धेरै नै छन् दार्जीलिङमा अनि सिन्कोना सिन्कोना इन्डस्ट्री पनि दार्जिलिङमा छ अनि दार्जिलिङको मुख्य आर्थिक स्रोत भन्नु पर्दाखेरि चाहिँ त्यही टुरिज्म टुरिज्म त्यो एउटा भइहाल्यो तिनटा टी भनिन्छ दार्जिलिङको मुख्य आर्थिक स्रोतहरू टी टुरिज्म अनि टोय ट्रेन अनि टोय ट्रेन टोय ट्रेनमा पनि धेरै नै सालाना धेरै मानिसहरू धेरै नै मानिसहरू चढ्छन् अनि त्यहाँबाट पनि दार्जिलिङको आर्थिक सहयोग पुग्छ त्यहाँबाट पनि